राघव हो सुन न अब तिमीहरूको प्र्याक्टिस अहिले कस्तो हुँदैछ ए सुन त अन्त अब तिमीलाई थाहा छ होला म्याच अब आउनु आँटेको छ अन्त केटाहरूको ट्रेनिङ कस्तो हुँदैछ अब क्याप्टन भएपछि तिमीले हेर्नुपर्छ है अब केटाहरूलाई पनि पनि कस्तो हुँदैछ अन्त सुन त यो ट्रेनिङ कहिलेतिर अहिले प्लानहरू के के गर्दैछ त्यहाँनिर यसो खानाहरू बिहान के के दिँदैछ ब्रेकफास्टमा उनीहरूलाई अब त्यसको लागि चाहिँ हाम्रो अब नेक्स्टमा हाम्रो यो एकजना आएको छ हो छिटो आउनुहुन्छ हरे हाम्रो अर्को सर चाहिँ उहाँसित पनि यसो बात मार्नु तिमी म भेटाइदिन्छु नि एक दुई दिनमा ल ल राम्रोसित गर्नु अल द बेस्ट है ल ल ओके ल